खेलकुदमा फुटबल छ अनि त्यसले गर्दाखेरि एकदमै मैला त हुन्छै हुन्छ अनि मानिसहरू पनि धेरै नै भएको छ हाम्रो क्लास स्कुलबाट एसयुएमआईबाट अनु अन्जु तामाङ अन्जु तामाङ हाम्रो फुटबलको एकदम एकदमै क्यापटन हुनुहुन्छ अन्त उसले हाम्रो न्यासनल हाम्रो भारत देशलाई एकदमै राम्रो खेलकुदमा ल्याएको छ अनि भाइभा उनीहरू चाहिँ स्टेट लेबलमा हो अनि धेरै नै केटीहरू पनि नि फुटबल खेलेको छ अन्जु तामाङ चाहिँ एउटा हुनुहुन्छ जसले चाहिँ हाम्रो खेलकुदलाई धेरै नै अघि बढाएको छ भारत देशलाई अघि बढाएको छ फुटबल टिम भएर